भाउजू अस्ति मैले त्यो मसलाको डब्बाहरू मगाएको थिएँ नि स्टिलको त्यो चाहिँ नि गाडीमा आउँदाखेरि त्यो माथि अलिकति सिसाको ढकनी थियो नि त्यो चाहिँ अलि अलि चर्केको छ हो तर प्रडक्ट दामी रहेछ कि अन्त अस्ति हाम्रोमा मिटिङमा एसएचजिको मिटिङमा आउने केटीहरूले हेर्यो अन्त हो थुप्रोले मगाउने भएको छ कि तपाईँ गाडीमा हालिदिन्छ पैसा चाहिँ गुगल पे गरिदिन्छ हरे औ सक्छ भने हालिदिनु नि शनिवारतिर सर्भिसमा कतिजनाको हुन्छ कि म लिस्टहरू वाट्स एप गरिदिन्छु हो अन्त पैसा चाहिँ भयो भने कि त उठाएर पठाइदिन्छु त गाडीमा नभएदेखि चाहिँ गुगल पे गरिदिन्छु भन्दै थियो केटीहरूले पठाइदिनु ल